हेलो दिदी सीता दिदी बोल्नु भएको हो र त म अहिले पोहोर त तपाईँलाई हाम्रो लगाएको फसलहरू पनि राम्रो भएको थियो हो हजुर हो त पोहोर त तपाईँलाई अब राम्रै दिनु चाहेको थिए हो पैसाहरू नि अन्त धानहरू नि यो पालि त राम्रो भइदिएन बिचमा असिना नि पऱ्यो पानीहरू एकदमै आएकोले गर्दा धानको खेतीहरू पनि राम्रो भएन सब सबै धेर पनि फल्नु सकेन त्यही भन्नुलाई नि हजुर धानको इन्सुरेन्सको लागि त माथिबाट मान्छे आउनु भएको थियो डकुमेन्ट्स पनि बुझाएको थियो हो तर त्यसको बारेमा केही भन्नु भएन भन्नु चाहिँ अबो धानको लागि त पुरा खर्च त पुरा लाग्छ अहिले अब गाउँ बस्तीमा गोरुहरू सबैले त्यो भाइरसहरूले गर्दाखेरि मेसिनहरू चलाएकोले गर्दा सबैले बेचबिखान गरेकोले गर्दा ट्र्याक्टर ल्याउनुपर्छ हो टेक ट्र्याक्टरले नै एक हलहरू जोतेकै कति लिन्छ अन्त त्यो रोपेको टाइममा नि खेतालाहरूको दाम नि त्यस्तै महँगो मिसिनको दाम हलीको दाम नि त्यस्तो महँगो त्यत्रो खर्च गरेर रोप्यो अन्त बिउहरू राख्नु तेत्तिकै मुस्किल पऱ्यो तर अब भनेको जति फल फल्दैन त्यहीकारण अब तपाईँलाई नि अहिले नै जानकारी दिएको नि हजुर यसललाई चाहिँ अब बियाड राख्नु भन्छ है अन्त उयो के भन्छ साउन असार साउनतिर रोप्छ हाम्रोतिर चाहिँ पानी साह्रै नपरेकोले गर्दा अहिले चाहिँ अब ढिलो ढिलो रेनी सिजन लागेको कारणले गर्दा चाहिँ साउनहरूतिर रोप्छ अन्त उयो बियाड राख्छ त्यो उयो धानहरू छर्नु पऱ्यो त्यहाँबाट त्यो उम्रेपछि रोप्नुपर्छ पुरा खेतालाहरू पनि लाग्छ अन्त धेरै खर्च खर्च लगाएर रोप्नुपर्छ हजुर सब्जीहरू नि त्यस्तो सधैँ सालको जस्तो चाहिँ भइदिएन हुन्छ हुन्छ